हेलो सेन भोग फ्रुट स्टोर हो अनिसा बहिनी बोलेको ए बहिनी मलाई त अलिकति खाने दसेराको लागि अलिकति उयोहरू फ्रुटहरू चाहिएको थियो कि फ्रुट फ्रुट भेजिटेबलहरू एभाइलेबल छ होला है दोकानमा कस्टमर हो कि हजुर त्यो मलाई एप्पल बनाना अन्त मोसमी चाहिएको थियो नि ए निकै नै चाहिएको छ कि चाहिनु चाहिँ म लिस लिस्ट बनाएर लिएर आउँछु नि ल अन्त फ्रेस छ होला नि है फ्रुटहरू भेजिटेबल अन् हजुर हजुर त्यो उएसको लागि अलिक राम्रै चाहिएको थियो कि अन्त भेजिटेबल के के छ तपाईँको दोकानमा ए त्यो भेजिटेबलको क्याप्सिकम हो हरियो खोर्सानी आलुहरू चाहिएको थियो कि टमाटर भयो प्याजहरू भयो हो चाहिएको थियो ए हजुर हजुर अरू पनि पाउँछ नि है ए हुन्छ ए हुन्छ हुन्छ म लिस्ट बनाएर पठाउँछु नि

फेरि दोकान त सधैँ खुल्ला हुन्छ नि है तपाईँको ए हुन्छ म आउँछु नि ल

ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ राम्रो राम्रो हालिदिनुहोस् न ल हुन्छ